म अहिले एउटा सानो दबाई दोकानमा काम गरिरहेकी छु म मैले प्राथमिक शिक्षा निमा स्वरूप प्राथमिक पाठशालाबाट प्राप्त गरेकी हुँ र यसरी नै मैले उच्च शिक्षा युद्धवीर हाई स्कुलबाट प्राप्त गरेकी हुँ र हालैमा मो एउटा दबाई दोकानमा काम गरिरहेकी छु